दार्जिलिङ जिल्ला व्यक्तिगत वर्षहरूमा धेरै परिवर्तनहरू आएको हामी देख्न सक्दछौँ यसमा यो हाम्रो भारत सरकारको ठुलो हात छ योगदान छ किनभने उहाँले जुन पनि आफ्नो पोलिसीहरूद्वारा जस्तो हामी मानिलियौँ एसएचजी ग्रुप जो बनियो त्यसले के गर्यो भन्दाखेरि जो घरको एउटा नारी हुन्छ उसलाई यो ग्रुपमा मेम्बर उहाँ हुन्छ अनि उहाँले इफ उहाँ पढेलेखेको थिएन भने पनि यो जुन फर्म भयो यो ग्रुप यसको यसले के गर्दछ भन्दाखेरि उनीहरूलाई यसले ट्रेनिङहरू दिँदछ अनि उनीहरूलाई सरकारले के के के के मोल उनीहरूलाई के के छुटहरू दियो जस्तै कि उनीहरूलाई पैसाहरू पनि दिने गर्दछ लोनहरू पनि पास गर्दछ त्यसले के गर्दछ भन्दाखेरि उनीहरूले सानोतिनो बिजनेसहरू जस्तै कि यो चाउको एग्रिकल्चरल एग्रिकल्चर एग्रिकल्चर खेतीपातीमा आउँदछ जतै च्याउको बिजनेस हुँदछ उनीहरूले त्यो राम्ररी गर्नसक्दछ अनि इत्यादि अरू फाल्टु कुरोहरूमा पनि उनीहरूले पैसा दिनसक्दछ यसरी नै हामीले जब एडुकेसन को क्षेत्रमा हेर्छौँ भन्दाखेरि यसमा पनि धेरै विकासहरू भएको छ किनभने य यसमा दार्जिलिङ जिल्लामा के भएको छ भन्दाखेरि त्यो जो पनि स्कुलहरू थियो उनीहरू पनि अझै अझै धेरै विकासित हुँदैगएको छ अनि पहिले त्यो स्कुलमा केवल दस कक्षासम्म मात्रै पढाउँदथ्यो भने यसपालि त्यसलाई बाह्र कक्षासम्म पढाउने निर्देशहरू भएको छ उनीहरूले त्यसलाई अझै मिहिनेत गरेर राम्रो बनाउने आफ्नो स्कुलहरूलाई राम्रो बनाउने अनि नानीहरूलाई अझै शिक्षा राम्रो प्रदान गर्ने उनीहरू धेरै प्रयासमा छन् अनि यसरी नै जब हामीले यो हाम्रो टुरिज्म देख्दछौँ अनि यहाँ अहिले सबै मान्छेहरू अलि अ अलिकति जो फोनहरूको मार्फत्द्वारा पनि उनीहरू धेरै अवगत भएका छन् यहाँको यो भिलेज टुरिज्म अहिले धेरै प्र प्रख्यात चलिरहेको छ जस्तै कि एउटा गाउँमा कुनै पनि पोखरा या कुनै पनि चिजहरूको लागि जस्तो कि रुखपातहरूको लागि होस् या चराचुरुङ्गी होस् त्यसको लागि या कुनै पनि दृश्यहरूको लागि होस् इफ उनीहरूमा यो क्षमता छ भने उनीहरूले यो टुरिस्टहरूलाई एट्रेक गर्दछ अनि भिलेजमा पनि गाउँबस्तीमा पनि टुरिज्महरू सबै मान्छेहरू मिलेर जस्तै कि एउटा जस्तो कि एउटा गाउँ भयो त्यसमा एउटा परिवारले एउटा एउटा टुरिस्टलाई राखे रे फेरि अर्कोपालि अर्को टुरिस्ट आउँदा त्यो अर्को परिवार त्यो गाउँमा भएको अर्को परिवारले राख्छ अनि यसरी नै यो भिलेज टुरिज्मको कन् यो भिलेज टुरिज्मको जुन सोचाइ छ त्यो एकदम प्रवृत्ति हुँदैगएको छ